हाम्रो गाउँभरिमा चाहिँ किसानहरूले धान मकै कोदोहरू पनि लगाउँछ तर त्यति साह्रो राम्रो उब्जनी हुँदैन त्यहाँबाट बिक्रीहरू पनि राम्रो हुँदैन र त्यो बाहेक अब हामी हाम्रो गाउँघरमा किसानहरूले चाहिँ गाई बाख्रा भयो कुखुराहरू भयो सुँगुरहरू भयो त्यस्तोहरू पाल्ने गर्छ र त्यहाँबाट जस्तो गाईहरू पाल्यो भने दुध दही मोही छुर्पी भयो घिउहरू भयो राम्रो राम्रो भाउमा बिक्री हुन्छ त्यस्तोहरू चाहिँ अनि कुखुराहरू लोकल कुखुराहरू जस्तो घरको कुखुराहरू बस्तीको कुखुराहरू पाल्यो भने त्यहाँ पनि धेरै फाइदा हुन्छ टाइम त धेरै लाग्छ तर फाइदा राम्रो हुन्छ जस्तै धान मकैहरूमा त्यति साह्रो राम्रो उब्जनी हुँदैन त्यही भएर हाम्रो गाउँघरको किसानहरूले चाहिँ त्यो अरू कुराहरूमा पनि गर्छ अरू कुराहरू पनि गर्छ